हेलो आन्टी हामी चाहिँ तपाईँको घरमा रेन्ट बस्ने भनेको र हामी तिनजना र तपाईँले भन्नुभएको थियो आधार कार्ड चाहिन्छ र आधार कार्ड चाहिँ व्हाट्सेप गरिदिनु कि इमेल गरिदिनु र हाम्रो तिनजनाको नै तपाईँलाई पठाइदिन्छु इमेल या व्हाट्सेप गरिदिन्छु र तपाईँको रुम रुम कतिवटा छ र पानीहरू पनि होला सायद र र सबैको सुबिस्ता नै होला सायद र टोयलेट बाथरुमहरू पनि कतिवटा छ कतिवटा छ र रुम पनि ठुलै छ होला र हामी तिनजना बस्छु र हामी चाहिँ कलेज या चार साल या तिन सालसम्म बस्छु तपाईँको त्यहाँ घरमा घरमा बस्छु र रुमको चाहिँ कति हो पैसा भन्नुहोस् र रुमको चाहिँ कति हो पैसा पनि भन्नुहोस् र